मेरो गाउँमा चाहिँ समाज मेरो गाउँसमाजमा चाहिँ नृत्यको धेरै महत्त्व छ है धेरै भन्दा पनि धेरै बेसी नै महत्त्व छ किनकि यहाँ नाच्नु रमाउनु है अन्त मान्छे एकजुट हुनु एक भएर एकता बेसी छ है यहाँ चाहिँ अनि अब केही भयो होइन अब जस्तो कसैको बिहा भयो माथ्लो घर तल्लो घर कसैको बिहा भयो प्रोग्रामहरू भयो होइन त्यो जग्गामा चाहिँ अब प्रायःजस्तो बेसी नै नाच्छ एकजना नाचेपछि अब सबैजना उठेर नाची नै हाल्छ है अनि नाच्दा नाच्दै अब त्यो सबैजना नै नाच्न थालेपछि चाहिँ अब मजा पनि आउँछ अनि म चाहिँ के भन्छु भने मेरो गाउँसमाजमा मात्रै नभएर पुरै भारतवर्ष भरि नै उयसको नृत्यको चाहिँ धेरै नै महत्त्व होला होइन धेरै नै महत्त्व छ पनि अन्त कसरी चाहिँ मानिसहरूले यसलाई उपभोग गर्छ भने कसैले अब त्यो नाचेको देख्दाखेरि नाचेरै सँगै गएर नाचेरै यसको उपभोग लिनसक्छ होइन लिन्छ अनि कसैले चाहिँ अब त्यो हेरेरै अब त्यो ताली मारेरै भए पनि थप्पडी मारेरै भए पनि उनीहरूले त्यसरी उपभोग गर्छ